प्रविधिको विकासले गर्दा जीवनमा धेरै परिवर्तन ल्याएको छ कुनै पनि सानो वा ठुलो दोकानमा गएर कुनै सामान किनेपछि स्मार्ट फोनबाट इन्टरनेट चलाएर कुनै पनि पेमन्ट गर्न सकिन्छ सजिलैसँग ब्याङ्किङ पैसा यहाँबाट त्यहाँ पठाउन सकिन्छ र धेरै नै लाभ भएको छ